अब कालिम्पोङ है जिल्लामा चाहिँ अब ऐेतिहासिक ठाउँहरू चाहिँ छ है त्योमध्येमा चाहिँ अब मङ्गलधाम भयो है बर्मेकधाम भयो जाल्सा भयो है त्रिवेणी भयो तेसमा दुर्पिन गुम्बा भयो है दामसाम गढी भयो लाभा गुम्बा भयो है यी सबै चाहिँ अब कालेबुङको है ऐतिहासिक ठाउँहरू भयो है र अब यसमा चाहिँ अब है रोक टोकहरू गर्नु चाहिँ छैन मतलब अब तेसमा चाहिँ अब केही अब रोक टोकहरू चाहिँ गर्नु छैन है त्यसमा चाहिँ अब जस्तो कि अब त्यसमा चाहिँ अब जति बेला जाँदा पनि भयो है त्योमध्येमा चाहिँ अब जालसामा चाहिँ है अब एकदम अब बाहिरको मन्छेहरूलाई चाहिँ अब अलिकति है अब मतलब अबो टिकटहरू काटेर जानु पऱ्यो है है र अब त्यहाँको लोकलहरूलाई त अब केही छैन अब के भन्छ बिना उसमा जाँदा पनि भइहाल्यो